हेलो अँ म राम्रो छु तिमी कस्तो छौ अँ सुन न के अरे टोटोपाडा जानेको प्रोग्राम थियो सबै साथीहरू मिलेर होइन अनि कहिले जाने के गर्ने भन्ने जिनिस चाहिँ तिमीलाई सोध्नुलाई नि ए भोलि जाने कुरा भएको थियो मलाई त भन्दैथ्यो कि पहिला भुवनलाई सोधिहेर न के भन्छ भुवनले साथी तिमी एकपल्ट भुवनलाई सोध न भनेर भन्दैथियो त्यही भनेर मैले तिमीलाई सोधेको नि भोलि जाने हो भने चाहिँ अन्त उता गएपछि चाहिँ यसो घुमघाम गर्ने होइन यसो होटलतिर बसेर खानापिना खाने भन्ने चाहिँ अब मलाई पनि मन छ साथीहरूलाई पनि मन छ अब तिमी पनि के सोच्छौँ हजुर अँ अब के साह्रै त्यसमा जाने हुन्छ त्यही जिनिस नि अब केही हुँंदैन काम त छ होला सबैजना मिलेर है उम्म त्यस्तै सोच्दै अँ त्यही जिनिस चाहिँ मलाई पनि मनमा भइरहेको छ भनेर उम्म

अँ अँ त्यस्तैतिर गएर घुमघाम गरेर यसो उयो गरेर होइन एक रात बसौँ उतै अनि भोलि चाहिँ भोलि ए भोलि गइसकेपछि एक रात बसेर पर्सि फर्कियौँ न है ए हुन्छ हुन्छ ल राखेँ ल भाइ साथी राखेँ ल